पहिला त हामी तो अब हाम्रो जमानामा चाहिँ मनोरञ्जनको साधन केही थिएन भन्दा पनि हुन्छ हामीले त्यही आफै खेलेर त्यो अब के भन्छ ढुङ्गा त्यो अब अहिले पनि त्यो क्रिकेटहरू के केहरू भन्छ त्यति बेला त्यो बित्तेहरू डन्डीबियोहरू त्यस्तोहरू भन्ने थियो हामी त त्यस्तोहरू खेल्थ्यौँ भाँडाकुटीहरू खेल्थ्यौँ त्यो त त्यति थियो हाम्रो मनोरञ्जन अनि कहिलेकहीँ त्यो पिक्चरहरू हेर् हलमा लाग्थ्यो त्यो हेर्थ्यौँ तर त्यो एकदम राम्रो त्यो पिक्चरहरू हलमा हेर्दाको त्यो अर्कै खाले छुट्टै मनोरञ्जन थियो बिस्तार बिस्तार त्यहाँदेखि अब त्यो त्योभन्दा अगाडि त्यो रेडियो थियो त्यो सुन्दाखेरि गीतहरू सुन्दा त्यो अर्कै मजा थियो त्यो समयअनुसारको त्यो मनेरञ्जन थियो त्यसपछि अब टिभी आयो टिभी हेर्नुलाई हामीहरू सबैको घरमा त्यति बेला थिएन एक दुई घरमा हुन्थ्यो हामीरू एकदम आइतबार भएपछि त्यो रामायण महाभारत हेर्नुको लागि कसकोमा टिभी छ त्यहीँ पहिल्यै गएर हामी बस्थ्यौँ त्यसरी चाहिँ हाम्रो मनोरञ्जन हुन्थ्यो

अन्त र पनि अब त्यहाँ प त्यो त उयो भयो त्यो तक्निकी साधनहरू अनि मान्छेको चाहिँ यस्तो हो कि अब एउटैले मात्र खुसी रहँदैन आफू क कहिले त्यो अब उयो हेऱ्यो टिभी हेऱ्यो त्यतैपट्टि मन भुलियो आज अहिले अब फोनहरू आयो फोनैपट्टि उयो भयो अन्त त्यही फोनमै हेरेर चाहिँ अन्त ए फलना ठाउँमा त यस्तो उयो हुँदैछ अब कुनै मेला भन्छ कहिले के भन्छ अन्त हर्र गइहाल्यो छोराछोरीहरूलाई अहिले घरैपछि अ अब प्रत्येकलाई बाइकहरू किनिदिनै पर्छ स्कुटीहरू काम होस् कि नहोस् तर त्यो किनिदिनै पर्छ अन्त तर गभर्मेन्टले पनि खोई पुर्याएकै होला भन्नु चाहिँ अब भन्नु चाहिँ अब देश गरिब छ देश गरिब छ भन्छ तर कोनि कहाँबाट पैसा म छक्कै पर्छु पैसाहरू पुगिरहेको छ नभए नभए त त्यो केटाकेटीहरू सानो सानोहरू स्कुल पढ्नेहरू पनि अब बाइक स्कुटीमा हिँडिरहेको हुन्छ स्कुल बाइकमै गइरहेको हुन्छ अन्त तिनीहरूले चाहिँ कहाँबाट चाहिँ तेल अब हाल्छ पैसा चाहिँ कहाँ पाउँ कहाँबाट पाउँछ यदि देश गरिब भएदेखि यो अब यो त अब हुनु त अब अर्कै उयोपट्टि गयो हो मनोरञ्जनकोपट्टि होइन र पनि अब मनोरञ्जन चाहिँ अब त्यही हो मनोरञ्जन पनि भनौँ तिनीहरूकै अब बाइक चलाउनु उनीहरूको सोख हो देखाउने पनि हो अन्त उनीहरू बाइकतिर गयो अहिले एकछिनमा अब त्यहाँ कहाँ उयो हुँदैछ अन्त कहाँ गएर आएको है भन्यो भने क्रिकेट थियो क्रिकेटहरू वानडे थियो अरे अहिले आजकल भलिबलको अलिक कम्ती हो पहिला पहिला त भलिबलहरू हुन्थ्यो त्यो भएर अहिले अलिक कम्ती भएको छ अहिले सबैजना क्रिकेट क्रिकेट क्रिकेटहरू हेर्ने फुटबल पनि हुन्छ फेरि के यो हामीमा चाहिँ के छ भने अर्काले जे गऱ्यो त्यही गर्ने के अन्त एउटा संस्थाले अब फुटबलको उयो राख्यो टुर्नामेन्ट राख्यो अरे भन्छ अन्त त्यहाँदेखिबाट तिनीहरूको त्यो सकिन्छ त्यो त्यहाँदेखि अर्को ठाउँकोले राख्छ अर्को ठाउँकोले त्यस्तो गर्छ क्रिकेट पनि त्यस्तै त्यही हो केटाकेटीहरूलाई त मनोरञ्जनको धेरै अब साधनहरू छ बाबुआमाले चाहिँ बाबुआमालाई पनि अब छ नि उनीहरूले पनि अब त्यस्तै के गऱ्यो अब छोराछोरी छोराछोरी खुसी हुनु नै बाबुआमालाई त्यसैमा मनोरञ्जन हो